हेलो दाजु अघि मैले तपाईँलाई पिकअप गर्नको लागि शिवमन्दिर आउनु भनेर कल गरिरहे थिएँ नि हजुर म त्यही बहिनी बोलेको अँ सुन्नुहोस् न मलाई अलिकति काम पऱ्यो कि अनि म त्यहाँबाट चढ्न पाउँदिन तपाईँ अलिक ओर आइदिनुहोस् न नरिसाइकन मलाई अपरिहार्य काम पऱ्यो कि नगरी नहुने काम पऱ्यो अनि त्यहाँदेखि म ओर आइपुगेको छु मैले अघि तपाईँलाई शिवमन्दिरमा बोलाएको थिएँ अहिले यहाँ बालसनको छेउमा छु म आइदिनुहोस् न यहाँनेरि घरमा जाँदा मलाई अलिकति फुल लानपर्ने भयो कि अनि फुलको बिरुवा लिनलाई म यहाँ नर्सरीमा छु हजुर यहाँ बाटाको छेउमा नर्सरीहरू छ नि अँ त्यहीँ म बाटामै उभिरहेको छु तपाईँ आउनु हुँदैछ भने म शिवमन्दिरमा छुइन म सामानहरू लिएर म यहीँ छु बाटाको छेउमा उभिरहेको हुन्छु तपाईँ आउनुहोस् न हजुर नरिसाउनुहोस् न नरिसाइकन आइदिनुहोस् न मलाई काम पऱ्यो कि अनि मैले त्यहाँबाट उठ्न पाइन नि म यताबाट उठ्छु नि म उभिरहेकै छु बाटामै छु कहाँ भन्नुहुन्छ भने यहाँ रामकृष्ण नर्सरी छ नि त्यसकै अगाडि उभिरहेको छु हजुर हजुर हजुर रामकृष्ण नर्सरीको अगाडि उभिरहेको छु अनि तपाईँ आउनुहोस् न म यहीँबाट चढ्छु नि हजुर नरिसाइ आउनुहोस् ल हुन्छ आउनुहोस् धन्यवाद